अहिले चाहिँ अब मान्छेहरूले चाहिँ अब अब जमाना चेन्ज भएको कारणले गर्दाखेरि अब न्यु न्यु टेक्नोलोजीहरू अब इस्टाबि्ल्स भएको कारणले गर्दाखेरि चाहिँ अब पहिलाको जस्तो चाहिँ अब मान्छेहरूले अब पहिला फुटबल खेलेर अब केही गाउँमा केही प्रोग्रामहरू राखिकन अब आफ्नो मनोरञ्जन गर्थ्यो र अहिले चाहिँ मान्छेहरूको अब सबैको हातमा स्मार्ट फोन भएको कारणले गर्दाखेरि त्यसमा अब युट्युबहरू चलाएर केही सोहरू देखेर अब फेसबुकहरूमै पनि अब कति नयाँ सोहरू आउँछ त्यसमै केही सोहरू हेरिकन चाहिँ आफुले आफूलाई एन्टर्टेन गर्छ र अब पहिलाको जस्तो चाहिँ अब छैन मान्छेहरू